अब यस्तो समस्याहरू त मैले धेरै सामना गरेको छु होइन अब म चाहिँ एउटा ड्राइभर हो होइन मैले गाडी चलाउँदाखेरि चाहिँ पहिला अब यस्तो पिकअपहरू चलाउथेँ त्यो समयमा चाहिँ म एकताल यस्तो ठाउँ गएको थिएँ अब त्यहाँ पिच रोड पनि थिएन होइन एकदमै रफ रोड अफ रोड त्यहाँ चाहिँ म जाँदाखेरि चाहिँ म लोड गाडी लगेर जाँदाखेरि चाहिँ यस्तो बिजोग भएको थिएँ अब त्यो पनि ओह्रालोमा एक्लै होइन एकदमै अब ओह्रालो थियो त्यो बाटो होइन एकदम रफ बाटो रोडै रोडा मात्रै भएको त्यहाँ जाँदाखेरि चाहिँ मैले चाहिँ बहुत डरलाग्दो सामना गरेको छु यसको चाहिँ अब होइन म एक्लै झरेर कुद्दा कुद्दै गरेको गाडी पनि अब होइन हामी फ्लोरिल गाडी लाएर चलाउँदाखेरि चाहिँ त्यस्तो कन्ट्रोल पनि हुन्छ अब होइन त्यो फ्लोरिल लाएर चलाउँदाखेरि चाहिँ मैले झरेर ढुङ्गा हाल्नु पनि मैले सकेको थिएँ होइन त्यस्तो सामनाहरू पनि गरेको होइन तर म कुनै एक्सिडेनहरू भइनँ त्यसले बाचेँ म होइन त्यस्तो सामनाहरू चाहिँ मैले धेरै गरेको थिएँ अब त्यो अफ रोडिङहरू गर्दाखेरि होइन म कतिवटा गाडीहरू चलाउँदाखेरि म त्यस्तो सामनाहरू त कति गर्छु गर्छु अब है अफ रोडिङ त एक नम्बर हो भिर पाखाको बाटोहरू भयो होइन त्यस्तो बाटोतिर मैले कत्तिवटा सामनाहरू गरेको छु